मलाई इलेक्ट्रोनिक संक्रियहरू भन्दा भौतिक पुस्तकहरू नै पढ्न म रुचाउँदछु किनभने हामी जब पुस्तकहरू पढ्दछौँ तब हामीले कति कुरोहरू याद गर्नको लागि त्यसलाई हामीले मजाले कोरेर राख्छौँ कतिपय हामीलाई किनकि जब हामी इलेक्ट्रोनिक मा हामी जब बसेर पढ्दछौँ तब हाम्रो आँखाहरू अलिक दुःख्ने गर्दछ तर त्यो जब हामी पुस्तक पढ्दछौँ तब हुँदैन किनकि त्यति बेला हामीलाई झन् अझ पढ्नु पढ्नु रुचाउँछ अन्त मैले अडियो बुकहरू पनि सुनेको छु